हामीले बगैँचामा रोप्नका लागि हामीले बिरुवाहरूको हामीले एग्रिकल्चर डिपार्टमेन्टहरूबाट दिन्छ ब्लक अफिसबाट दिन्छ कि त हामी गाउँठाउँमै डुलेरओरेर हामीले घुमेर ओरेर हामीले बिरुवाहरू बटुल्छौँ अनि जस्तै रुखहरूको लागि चाहिँ ठुलै डिपार्टमेन्टहरूले हामीलाई दिन्छ अनि हामीले रोप्छौँ तिनीहरूलाई रोपर पनि हामी बिरुवाहरू बनाउँछौँ अनि हामीले उनीहरूलाई पनि दिन्छौँ

हामी बिरुवाहरूको चाहिँ गाउँठाउँबाट थुपारेर आफ्नो बगैँचाहरूतिर रोपेर रोपेर रोपेर निकै कुराहरू उमार्छौँ जस्तै आरूचा अनि बिरुवाहरू चाहिँ साग हो साग कोपीहरूको हरू हामीले उमार्छौँ उमार्छौँ भन्दा रोप्छौँ अनि अरू मानि मान्छेहरू अरू मान मान्छेहरूले पनि अरू मान्छे मतलब गाउँको मान्छेहरूले पनि माथि ब्लक डिपार्टमेन्ट एग्रिकल्चर डिपार्टमेन्टहरूबाटै दिन्छ अनि हामीलाई मान्छेहरूले एकाअर्कामा कम्युनिकेसन कि त सम्बन्ध राखेर हामीहरू बिरुवाहरू रोप्छौँ बिरुवाहरू रोप्छौँ अनि अनि बारीहरू बारीहरूमा हामीले सब्जी रोप्छौँ हामीले रुखहरू उमार्छौँ रुखहरू उम्रिएपछि हामी जुन चाहिँ त्यो फलहरू हुन्छ तिनीहरू मार्केटमा बेचेर हामी जिन्दगी चलाउने गर्छौँ